हेलो ए हेलो भाइ तपाईँ त्यो ऊ यसको चोक बजारको त्यो ऊ यसको गोरुको मासु बेच्ने दोकानबाट बोल्नुभएको नि है ए हजुर होइन के भन्छ तपाईँहरूले नि घरतिर पनि यसो मासुहरू पठाउने डेलिभर गर्ने ऊ यो काम गर्नु हुन्छ हजुर हजुर हजुर हजुर होइन म चाहिँ यहाँ पत्ताबुङबट बोलेको कि अनि अहिले मेरो घरमा कोही मान्छेहरू पनि छैन है अन्त म पनि फेरि निस्कन नसक्ने अवास्थामा छु अन्त मेरो पुरा घरमा पाहुनाहरू पनि आउँदैछ त्यसो हुँदाखेरि मलाई अलिकति मासु चाहिएको थियो हो अनि तर अब आफै पनि कसैलाई पठाउँनु पनि नसक्ने भएकोले तपाईँहरूले यसरी होम डेलिभरी गरिदिनुहुन्छ कि हुँदैन भनेर जान्न चाहेको है र त्यस्तो हुन्छ भनेदेखिन् चाहिँ त्यसो भएदेखि मलाई दुई केजी राम्रो फिलाको मासु हो अनि त्यो अलिकति त्यो मुटु कलेजोहरू यसो त्यो बोसे आन्द्राहरू हुन्छ नि हौ त्यस्तोहरू पनि मिलाएर चाहिँ एक केजी गरेर त्यो एक केजी र दुई केजी चाहिँ फिलाको मासु गरेर तिन केजी चाहिँ मलाई डेलिभर गरिदिनुहोस् न त त्यसो भएदेखिन् कि म पर्खिन्छु हुन्छ मलाई एक हजुर अहिले नै कि तपाईँले अब आधा घन्टा एक घन्टा जस्तो बादमा गरिदिनु भए पनि भइहाल्छ हो अनि मेरोमा यहाँ आइपुग्दाखेरि अब अलिकति समय लाग्ला होइन अनि यहाँ आइपुगेर चाहिँ मलाई फोन गरोस् न यही नम्बर सेभ गर्नुहोस् कि अन्त मलाई त्यो ल्याइदिने मान्छेले चाहिँ फोन गऱ्यो भनेदेखिन् भइगयो माथि त्यो पत्ताबुङ आउँदाखेरि चाहिँ सिधै त्यो ऊ यसमा सिंहमारीदेखिन् तेर्सो छिरेर हो अलिकति वरदेखिन् चाहिँ त्यो ओह्रालो झर्ने बाटो छ हो अनि त्यो बाटोमा फाटकमा आइपुगेर मलाई कल गऱ्यो भनेदेखिन् चाहिँ म त्यहाँ भयो भने रिसिभ गर्ने मान्छे त्यहाँसम्म चाहिँ पठाउन सक्छु नि हजर हुन्छ त्यसो भएदेखिन् फा फाटकबाट चाहिँ तपाईँको पन्ध्र बिस मिनेट जस्तो लाग्छ म त्यहाँसम्म चाहिँ मान्छे पठाउनु सक्छु कि त्यहाँसम्म चाहिँ ब व्यवस्था गरिदिनुहोस् न ल हु हुन्छ हवस् ए हजुर हुन्छ क्यासै दिँदा पनि हुन्छ होला नि त होइन

हुन्छ भाइ त्यसो भएदेखिन् एकदमै अँ एकदम धन्यवाद छ तपाईँलाई ल छिट्टो गरेर पठाइ दिनुहोस् हुन्छ हुन्छ ए हजुर हुन्छ हुन्छ हुन्छ धन्यवाद